अब खानाको विषयमा भन्नुपर्दा चैँ अब के भने तपाईँको अब साधारण खाना हुन्छ सब्जी भातहरू योहरू त अब धेर समय लाग्दैन झन्डै चालिस पचास मिनटमा सब्जी दाल भातहरू त भइहाल्छ तर अब त्यही मिटहरू मासुहरू भएको बेलामा चाहिँ अलिक समय लाग्छ किनभने आजकल के भन्छ यहाँतिर प्रायः त्यही दाउरामा पकाएको खाइन्छ ग्यास अलिक महँगो पर्छ र पनि ग्यास पनि छ तर अब दाउरामै हामी चाहिँ बेसी युज गर्छौँ दाउरामै पकाउँछौँ र अब लामो समय लाग्ने चाहिँ त्यही हो अब मिटहरू पकाउँदा चाहिँ अब यो अब भैँसीको मासुहरू पकाउँदा चाहिँ अलिक समय लाग्छ त्यो चाहिँ कति ग्यासमा अब ग्यासमा तपाईँको प्रेसर कुकरमा झन्डै एक घन्टा एक घन्टा जस्तो लाग्छ एक घन्टा जस्तोमा चाहिँ अब राम्रै पकाएर खानुपऱ्यो साधारण खाना त अब त्यो तिस चालिस मिनटमा बनिहाल्छ